हाम्रो ठाउँमा कसैले पनि स्पोर्टसको ट्रेनिङ लिन चाहन्छ भने चाहिँ जस्तै अब कराँटे भयो बक्सिङ भयो या जिम ट्रेनिङ कुनै पनि कुराको ट्रेनिङ लिनुपऱ्यो भने चाहिँ हाम्रो गभर्नमेन्टले त प्रोभाइ़ड गरेको छैन हाम्रो ट्रेनरहरू चाहिँ छ तर उनीहरूले आफ्नो प्राइभेट प्राइभेट क्लासेसहरू जस्तो हुन्छ उनीहरूलाई चाहिँ हामीले पे गर्नुपर्छ त्यो अनुसार उनीहरूले चाहिँ हामीलाई ट्रेनिङ दिन्छ